अहिले चाहिँ यो टेक्नोलोजी साइन्सहरूले गर्दाखेरि होइन यो फोनहरू निकाल्यो है फोनहरू ल्यापटपहरू योहरू निकाल्यो हामीलाई चाहिँ अहिले यो निकालेर चाहिँ सजिलो भइरहेको भइरहेको छ